मैले चाहिँ यो ल्यापटप किनेको थिएँ लेनोभोको फर्स्टमा चाहिँ अलिकति मन परेको थिएन तर घरमा ल्याएर चलाउँदाखेरि चाहिँ यसको फङ्सनहरू अलिक मनपरेन मलाई यसको रेम जिबीहरू पनि धेरै कम्ती रहेछ जति तपाईँको यो उसमा देखाएको थियो त्यो भन्दा चाहिँ धेरै नै कम्ती छ अन्त त्यसले गर्दाखेरि चाहिँ म यो ल्यापटप अब खै के हुन्छ चलाउँछु कि म त फर्काएर अर्कै ल्याउँछु जस्तो लागिरहेको छ मलाई चाहिँ ल्याउँछु नै म यो चाहिँ फर्काउँछु म यो चलाउनु चाहिँ चलाउँदिन